मलाई त मलाई पौडी खेल्न त आउँदैन तर छेउछाउका नानीहरू खेल्न जान्छन् खोलाहरूतिर पौडी खेल्दाखेरि के फाइदा हुन्छ भने गरम छ गरमले गर्दा शरीरलाई शीतल गर्छ पानीले पौडी खेल्दाखेरि अनि अब अनि खोलामुनि गएर नानीहरूले कति धेरै बेरसम्म सास रोकेर खेल्ने गर्छन् त्यसले गर्दा हाम्रो सास फेर्नुमा धेरै मदत हुने गर्छ पौडी खेल्नुमा के फाइदा छ भने अब उनीहरूको शरीरलाई पहिलो पहिलो शीतल गराउँछ यस्तो गरममा पौडी खेल्नसक्नुमा शीतल गर्छ उहुँ मलाई आउँदैन तर पनि नानीहरू जान्छ अब छेउछाउको नानीहरू गएको देखेर रहर धेरै लाग्छ तर के गर्नु आफूले सकिँदैन अनि सास फेर्नु बेलामा चाहिँ के यो हुन्छ भने उसमा हामी भित्र गएर कति धेरैसम्म सास रोक्छौँ त्यसको बाद बाहिर निस्किन्छौँ हामीले अलिकति सास लिन्छौँ फेरि पस्ने गर्छौँ त्यस्तो गर्दाखेरि चाहिँ हाम्रो सास फेर्ने जो क्षमता छ त्यो बढ्ने गर्छ हामीहरूलाई पानीमा सा सास फेर्नुसक्ने मान्छे त